हजुर हजुर भन्नुहोस्

दुई दिन अगाडि गर्नुभएको थियो गीता शर्मा पर्खिनुहोस् ल म रेजिस्टर हेर्दैछु गीता शर्मा दुई दिन अगाडि भन्नुभयो है हिजो अस्तिको दिन ए अँ अँ अँ भन्नुहोस् भन्नुहोस् तपाईँको नाम एन्ट्री भएको छ भन्नुहोस् म त मतलब कस्तो के को लागि भन्नुभएको ए तपाईँ यहाँ आएर बस्नु ब ए हुन्छ हुन्छ ट्रेडिसनल ड्रेस यहाँको हाम्रो दार्जिलिङको हजुर हजुर हजुर मेरो एक्जेक्टली मेरो यहाँनिर होटलमा त पाउनु हुँदैन कि हाम्रो यहाँ नजिकै होटलको अलिक तल्लोपट्टि छ उनीहरूले त्यो सबै तपाईँलाई प्रोभाइड गर्छ तपाईँलाई जस्तो के लाउनु मनपर्छ नेपालीहरूको ड्रेस तपाईँले नेपालदेखिको लिएर यहाँ हाम्रो लोकल ड्रेसहरू पनि छ दार्जिलिङको त्यो पनि सबै पाउनुहुनेछ हजुर हजुर यो यो सबै तपाईँले सेटै किन्नुहुन्छ भने पनि पाउनुहुन्छ किन्नु हुँदैन यदि तपाईँलाई एक घन्टा एक घन्टाको लागि के हरे लगाएर यसो घुम्नु र आफ्नो इच्छा पुरा गर्नु छ भने तपाईँले माथि चौरस्ता र त्यो माथि उसमा डाँडामा जानुभयो भने त्यहाँनिर हायरमा पनि पाइहाल्नु हुन्छ तपाईँले घन्टाको घन्टाको हिसाब गरेर तिनीहरूले उ गर्छन् तपाईँलाई दिइहाल्छन् हजुर त्यो कस्ट कस्ट त अब हामीले यहाँ त राखेको छैनौँ यहाँ मुनिको पनि त्यति याद छैन त्यस्तो बेसी छैन होला छनु त तिन सौ दुई सौ दुई सौ तिन दुई सौ तिन सौ रुपियाँ घन्टा गरेर त्यो तपाईँलाई लागाउनु दिन्छ होला कस्टमा तपाईँले लानुको लागि किन्दा चाहिँ अलिकति महँगो पर्छ तपाईँ यहाँ आएर बुझ्नुहोस् न सबै पाइहाल्नुहुन्छ तपाईँले होइन होइन तपाईँ एकदम चिन्ता नलिनु अब तपाईँ हाम्रो गेस्ट हो होइन अब हाम्रो होटलमा बुक गर्नुभएको छ तपाईँलाई हामी एकदम एकदम सु सुचारू ढङ्गले सबैलाई कुनै कुनै कुराको असुविस्ता गर्ने छैनौँ सबै पुऱ्याइदिन्छौँ हुन्छ आउनुहोस् निश्चिन्त आउनुहो्स सबै थोक पाउनुहुनेछ एकदम एकदम यहीँ हाम्रै रेस्टुरेन्टकै हामीले नै उसलाई त्यहाँ प्रोभाइड गरेर राखेको हो कि सबै कुरो यदि पाइएन भने तपाईँलाई हामी मगाएर मगा तपाईँहरू हाम्रो यहाँ रेस्टुरेन्टमा जबसम्म बस्नुहुन्छ बस्नुहुन्छ मगाएर भए पनि हामीलाई दिलाइदिने त हाम्रो तपाईँहरूको हाम्रो कर्त्तव्य हो हामी दिन्छौँ आउनुहोस् एकदम केही चिन्ता गर्नुपर्दैन हजुर हजुर आउनुहोस् स्वागत छ तपाईँलाई हाम्रो होटलमा ल हुन्छ हुन्छ हुन्छ